उबरको चालक लोदे बोल्नुभएको तपाईँलाई मैले कल गर्नुको मुख्य कारण मैले तपाईँको वाहन बुक गरेको दस पन्ध्र मिनट बितिसक्दा पनि तपाईँ मेरो जुन लोकेसनमा अहिलेसम्म आइपुग्नु भएको छैन अनि तपाईँले मलाई कल गरेर अनि तपाईँ ढिलो आउनु भएको विषयमा बताउनु पनि भएको छैन र म सोध्न चाहन्छु तपाईँले नै अब म चाँडो पुग्नुपर्छ मेरो अब एमरजेन्सी कतिवटा चाँडो अफिस पुग्नुपर्नेको कारणले गर्दाखेरि तपाईँको क्याबलाई मैले बुक गरेको थिएँ तर तपाईँको पक्षबाट कुनै यति ढिलो हुँदा पनि तपाईँले मलाई कुनै प्रतिउत्तर र तपाईँले क कल गरेर मलाई बताउनुभएको छैन र मैले तपाईँको मैले बुक गरेको क्याब रद्द गरेँ भने मलाई मेरो जरिमाना तिर्नपर्छ अर्को सवारीमा र यसैले गर्दाखेरि तपाईँ आफै मैले जुन बुक गरेको जुन क्याब छ तपाईँ आफैले रद्द गर्नुहुन्छ या तपाईँ मैले गर्नु त सक्ने कुरा आएन र तपाईँ कति मिनटमा म भएको मेरो लोकेसनमा आ आउनुहुन्छ यो तपाईँले तुरुन्त मलाई बताई दिनुहोस्